हेर न मैले अस्ति त्यो फ्लिपकार्टबाट ट्र्याक प्यान्ट मगाएको थिएँ कि अब त्यहाँ रिभ्युजमा पनि राम्रै नै थियो हो त्यो रिभ्यू हेरेर नै मगाएको ट्रयाकको एक त साइज पनि मिलेन हो प्रोडक्ट पनि खत्तम क्वालिटी पनि खत्तम हो अन्तखेरि त्यो लाउँदाखेरि एकैपल्ट लगाउँदाखेरि त्यो टेपट फिट रहेछ कि अन्त त्यसले गर्दाखेरि एकदमै अनकफ अनकम्फर्टेबल हुने हो अन्तखेरि यो मैले अब डेली लाउनु पनि नसक्ने हो अन्त फेरि म त्यो लगाएर बसेको थिएँ त्यसको सिलाई पनि उध्रिहाल्यो हो त्यो प्रोडक्ट चाहिँ एकदमै किन्नु नहुने रहेछ है फ्लिपकार्टबाट चाहिँ एकदम उयो ट्रयाक प्यान्टहरू चाहिँ मगाउनु नहुने रहेछ त्यो एडिडासको ट्रयाक प्यान्ट थियो हो म त एडिडासको अब ब्रयान्ड नेम सुनेर राम्रो हुन्छ होला भनेर किनेको थिएँ मलाई ट्रयाक प्यान्ट चाहिएको थियो नि त जगिङको लागि हो अन्त भएन नि राम्रो भएन नि फेरि म अब सोरुममै गएर नै आफै हेरेर ट्रायल गरेर लिनु पर्ने भयो योपालि चाहिँ गएर म सपर स्टपमा जान्छु हो सपर स्टपमा गएर म त्यहाँबाट लिन्छु होला तर यो फ्लिपकार्टबाड चाहिँ नमगाउनु है ल